बालबालिकाहरूलाई अहिले बचत खाता खोलिदिन एकदमै प्रोसाहित गर्नु बहुतै राम्रो कुरा हो र हामीले जति सक्दो नानीहरूलाई बचत गर्नु सिकायौँ भनेदेखि नानीहरूले आफूले आफ्नो आमा बाउले गार्जेनहरूले दिएको पैसाहरू पनि जोगाएर उनीहरूले अँ हाम्रो खाता खोलेको छ भनेर दस बिस पचास रुपियाँ भए पनि उनीहरूले आफ्नो खातामा जमा गर्छन् र त्यही पैसाले उनीहरूलाई पछि केही सुविस्ताहरू हुन्छ र बाउ आमालाई पनि दिए जति पैसा नानीहरूले खर्च नगरेर बचत गर्दाखेरि निक्कै खुशी लाग्छ र कुनै असुविस्ता भएको टाइममा त्यही पैसाले कुनै केही राम्रो काम गर्छ भन्ने नानीहरूलाई पनि बुद्धि हुन्छ ज्ञान हुन्छ र आमा बाउले बालबालिकाहरूलाई बचत खाता खोल खोल्न प्रोत्साहित गर्न अनिवार्य छ